कृषि माछा मार्ने पशुपालन दुग्ध उत्पादनहरूले चाहिँ अब अहिले के चाहिँ सुविधा गरेको छ भने चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट प्रडक्टहरू चाहिँ एक्सिसिबल छ हामीलाई होइन कमनभन्दा कमन मान्छेलाई बजार गयो भने हरेक कुराको सुविधा पाइहाल्छ नभए अब जस्तो कि कृषि प्रविधिले के चाहिँ हेल्प गरेको छ भन्दाखेरि चाहिँ तपाईँलाई अब दही चाहियो अहिले तपाईँ दही पाउनुहुन्छ गएर किन्दा भइहाल्यो दुध चाहियो दुध पाउनुहुन्छ होइन अब मासु खानु मनलाग्यो कुखुरा पालिरहनु पर्दैन या सुँगुर कुनै पशु पालिरहेर आफै पालेर मार्नु पर्दैन जाऊ बजारमा बजारमा पाइहाल्छौ त्यही हो अब अहिले त्यही हो सजिलोहरू त्यसरी भएको छ होइन जस्तो कि गाडीमा गयो लिएर आयो गाडीमै ल्यायो पकायो खायो सुविधा